अँ भन न अँ त्यही त उयो के भन्छ टोय ट्रेन फेरि चल्नुथाल्यो अरे नि होइन त्यहाँ जानुपर्छ होला हौ है

त्यही त त्यही त छुट्टी पनि छिट ठिक्कै भइरहेको छ हो जाउँ ल टोय ट्रेनै जाउँ हौ अँ त्यही त हामी पर्सिको दिन गयौँ भने हो दार्जिलिङ स्टेसनदेखिमै चढ्यो होइन त्यहाँदेखिको घुम्दै घुम्दै जाउँ न ल

अँ घुम स्टेसन क्रस गरेर हामी त्यहाँदेखिको पुग्छौँ सोनादा स्टेसनमा रोक्छ होला है

अँ उयो बतासे पनि बतासे लुपमा पनि मजाले घुमाउँदो रहेछ नि ट्रेन है अन्त त्यहाँ चाहिँ रोकेर चाहिँ फोटोहरू खिच्नुहरू पनि दिँदोरहेछ नि त हो दामी बनाएको छ अहिले त्यहाँ पार्क पनि हो त्यो फोटोहरूमा देखेको अब त्यो कस कसले ब्लगहरूमा हाल्दा देखेको कि अँ त्यसो गरौँ त्यही त्यही त्यहाँ एकछिन घुमौँ होइन त्यहाँबाट चियासिया खाँदा पनि भयो नि त्यहाँनिर अन्त अलिक छिटैको ट्रेनमा जानुपर्छ टाइमिङहरू चाहिँ एकपल्ट हेर्नुपर्छ हौ त्यसपछाडि सोनादा सोनादापछि फेरि कहाँ कहाँ रोक्छ हौ अरू चाहिँ अँ नि कुन चाहिँ स्टेसन होला त्यहाँदेखिको त्यो जुन तिनधारेको बाटोदेखि ओह्रालो ओह्रालो हुँदै जान्छ त्यो मधेस भेट्दै भेट्दै जाँदा त्यहाँदेखि झन् मजा आउँछ अरे नि त हौ है पुरानो पुरानो पिक्चरहरूको त पुरा हुन्थ्यो नि त्यहीँनिर सुटिङहरू है

अँ अँ त्यसै गरौँ त्यसै गरौँ अन्त त्यहीँनिरै उत्रेर यसो रेस्टुरेन्ट्सहरूतिर खानाहरू खाँदा भइहाल्यो नि है चियासिया चियाभुजाहरू के के हुन्छ त्यसै गर्दा हुन्छ नि त्यस स्टेसनमा रोक्दोरहेछ हो घुम्नुहरू पनि दिँदोरहेछ नि त त्यहाँनिर अब टुरिस्टहरू थुप्रो नै आएको हुन्छ हो अन्त त्यही त अँ त्यहाँदेखिको त्यहाँ एनजेपीसम्म जान्छ होइन त्यो ट्रेन त्यहाँदेखिको चाहिँ फेरि हामी अर्कै गाडीमा आउँदा पनि भइहाल्यो किनभने उकालो आउँदाखेरि त पुरा टाइम लाग्छ नि त होइन त्यसले गर्दा फर्किँदाखेरि चाहिँ हामी अर्कै गाडीमा आउँ फेरि त्यो गाडीमा पनि घुम्दै घुम्दै आउँदा हुन्छ नि जाँदा चाहिँ ट्रेनमा जाउँ फर्किँदा चाहिँ अर्कैमा जाऊँ ल अँ अँ अब ल त्यसो भए म उसँग सल्लाह गर्छु है त ल त्यसो भए अब हाम्रो त एकदम पक्का भयो है ए ल ल एकदम एकदम ल ल ल अब लु ल लु प्रिपियर गर्नु थाल है अब त्यो दिनको लागि ल ल्या लु भेटौँ न त ल ओके बाई बाई